मलाई खुसी लाग्ने कुराहरू चाहिँ के हो भन्दा मलाई प्रार्थना गर्दा खुसी लाग्छ अन्त मेरो प्रार्थनाहरू सुनिदिँदा मलाई खुसी लाग्छ मेरो परमेश्वरले अन्त मलाई ट्राभलिङ गर्न पनि पुरा मन पर्छ साथीहरूसँग अन्त हामी त अब यो दार्जिलिङ भित्र त ट्राभलिङ त्यस्तो त हुँदैन तर पनि हाम्रो साथीहरूसँग हामी बसेर मजाक गर्न मजाक गर्न हो अन्त गफहरू गर्न खुसी लाग्छ तिनीहरूसँग हुँदा मेरो परिवारसँग बस्ता पनि मलाई खुसी लाग्छ मेरो परिवार भएर सबैजना मिलेर प्रार्थना गर्दा खुसी लाग्छ मलाई चर्च जाँदा खुसी लाग्छ अन्त मलाई लुगा किन्दा पुरा खुसी लाग्छ